दवाई पानीहरू कस्तो हुन्छ कसरी घाँस खाएको छैन को छेरिरहेको छ कसको कस्तो मुड छ बाख्राहरूको त्यसको फेसहरूबाट हामीले थाहा पाइहाल्छौँ र म नभ्याएको खन्डमा मेरो वाइफलाई मैले फोन गरेर केही भएको छ भने उहाँले ट्रिटमेन्ट गर्नुहुन्छ म घरमा हुँदाखेरि चाहिँ बाख्राहरूको म नै ट्रिटमेन्ट गर्नेछु है अन्त त्यसरी नै हामीले चाहिँ बाख्रा पालन गर्दाखेरि चाहिँ हामीले चाहिँ हरदम चाहिँ हामी खोरमा नै फार्मिङमै हुन्छौँ है र बाख्राको मुडहरूबाटै हामीले चिनिहाल्छौँ र दबाईपानी चाहिँ हामी आफै स्वयम् गर्छौँ र कसैको देखभालको लागि चाहिँ हामीलाई जरुरत पर्दैन हामी आफै डक्टर बनिन्छ आफ्नो फार्मिङको लागि चाहिँ